ए म ठिकै छु त तपाईँ ए हजुर हजुर हजुर चिनेँ चिनेँ चिनेँ हजुर बारीहरूतिर त अहिले सागहरू उमारेको छु कि मैले सागहरू त ठिकै छ तर उता खेतीहरूतिर चाहिँ अहिले चाहिँ त्यस्तो राम्रो पनि भएको छैन नौ यो बाढहरूले गर्दा बाढहरूले गर्दा सबै बिगार्यो कि पानी त पानी त परेर परेर चाहिँ बाढ आएर चाहिँ सबै बिगार्यो नि हौ खेतीहरू चामलहरू त्यही त योपालि त त्यस्तो राम्रो हुन सकेको छैन अन्त तपाईँकोमा के भन्छ रायो सागको बिजनहरू छ होला अहँ त्यही त लगाएकै छुइनँ भेटेकै छुइनँ ऊ त्यो के भन्छ बाढले गर्दा चाहिँ सबै ऊ त्यो गरेर क्या सम्हाल्दा सम्हाल्दा केही लगाउनै पाएको छुइनँ हौ कुनै पाएको छुइनँ बिजनहरू पनि हजुर बाढ पस्यो नि पुरा खेतीहरू डल्लै बर्बाद भएर ए हजुर तपाईँहरूको अलिकिति माथि छ होला नि त बाढीहरू पस्नु पाएन होला हजुर हजुर ए हजुर हजुर माथि भएरै ए हजुर हजुर त्यही त योपालि फेरि म पानी त पऱ्यो तर कुन कुन जग्गामा चाहिँ बेसी पऱ्यो कुन कुन जग्गामा चाहिँ कम्ती पऱ्यो त्यही भएर चाहिँ अहिले राम्रै उम्रिएकै छैन कुन कुन जग्गामा ए हजुर बेचेँ त सागहरू त निकै मान्छेहरूले किन्दैछ पनि अनि सागहरू रोप्छ पनि यहाँको बस्तीको त सागहरू निकै मन पराउँछ कि मान्छेहरूले तल बजारमा अन्त फेरि चाहिँ ए योपालि ए हजुर हजुर त्यति ऊ त्यो भएको छैन होला माथि पानीहरू राम्रै पर्दैछ ए हजुर हजुर त्यही त ए हुन्छ म भन्छु नि तपाईँलाई पठाइदिन्छु नि मान्छे घरमा हुन्छ